हाम्रो क्षेत्रमा देव इन्स्टिट्युट अफ होटल म्यानेजमेन्ट रकभेल म्यानेजमेन्ट कलेज साथ साथै बिटी ट्रेनिङ कलेज अनि चित्र भानु एउटा निजी विद्यालय अथवा कलेज रहेको छ जसले हाम्रा रै हाम्रा पाहाडका दार्जिलिङ अनि कालिम्पोङका शिक्षित युवा युवतीहरूलाई नयाँ कुराको प्रशिक्षण दिएर उनीहरूलाई नयाँ शैक्षिक कार्यक्रमहरू प्रदान गर्ने काम गर्दछन्